अब भारतमा हुने त अब खाना धेरै प्रकारको छ अब जस्तै अब साउथमा हेर्यो अब तिनीहरूकै अब जग्गाको अनुसार है उनीहरूकै तरिकाको खानाहरू हुन्छ जस्तै अब यहाँ अब हाम्रो साधारण तरिकाको त अब हाम्रो सिम्पल हुन्छ खाना जस्तै अब यहाँ हाम्रो हिल साइड भयो है हिल साइडमा दाल भात सब्जी अचार हुन्छ जस्तै अब प्लेन साइडमा गयो भने अब भात दाल सब्जी अचार हुन्छ तर सब्जी उनीहरूको धेरै आइटमको हुन्छ साधारण अब हाम्रो चाहिँ अब यहाँनिर अब दैनिक जीवनमा चाहिँ अब एकदमै सिम्पल हुन्छ खाना दाल भात सब्जी सब्जी अब एकै प्रकारको मात्रै बनाइन्छ

त्यस्तैहरू अब युज गर्छौँ अब प्लेन साइडको हेरि चाहिँ हामीले चाहिँ पिरोहरू अब कम्ती मात्रमा खान्छौँ अचारहरू बनाउँछौँ कोही बेला अचार बनाउँदैनौँ सब्जीमा अलिअलि पिरो हाल्छौँ तर पिरो एकदमै कम्ती हाल्छौँ त्यही हो हामी त अब साधारण पाराले दाल भात सब्जी त्यति नै खान्छौँ